मलाई चाहिँ मनपर्ने चराहरूको नाम चाहिँ हो मजुर अनि के अरे परेवा अनि के अरे कोयलहरू किनकि कोयलको त एकदमै स्वरै राम्रो अनि मुजुरको एकदमै मजाले नाच्छ हैन अनि त अब चराहरूको चाहिँ अब सबै चराहरू नै मन पर्छ तर मलाई सबैको चाहिँ प्रत्येकको चाहिँ नाम थाहा छैन तर म देख्यो भने चाहिँ अब देखे देखेको चाहिँ थुप्रै चराहरू पनि छ मैले अनि अब तिनीहरूले घोसला बनाएको चाहिँ अब कस्तो दामी प्र प्रकारले बनाउँछ मजाले भेला पार्दै हैन अनि त नानीहरूलाई पनि कस्तो मजाले खाना खुवाएको खुवायै मजाले खाना खुवाएको खुवायै गर्छ मजाले ल्याउँदै आफू खाँदैन तर चराको चाहिँ त्यो गुण चाहिँ एकदम राम्रो छ आफू खाँदैन तर आफ्नो नानीहरूलाई चाहिँ मजाले खुवाउँछ अनि तिनीहरूले के अरे के अरे मैना चराको चाहिँ एउटा एकदमै नराम्रो बानी चाहिँ हो मलाई चाहिँ त्यो चराको त्यो बानी चाहिँ त्यसले चाहिँ मरेको चिजहरू मरेको चिजहरू ल्याएर अब खुवाउँछ अनि त अब हाम्रो घर छेउतिर पनि बस्छ त्यो चरा चाहिँ रुप्पी चाहिँ हैन अनि क कस्तो चरा बस्छ कस्तो गनाउँछ हैन अनि त अरू जस्तो के के अरे ढुक्कुरहरू चाहिँ अब छानाहरूतिर बनाउँछ अनि त मैले कतिपल्ट पनि चढेर हेरेको छु कि कस्तो छ भनेर मैले यस्तो हेर्यो यस्तो घोसलामा हेरेको त एकदमै अन्डाहरू दामी मतलब सानो सानो चिटिक् चिटिक् परेको अन्डाहरू पनि घोसलाको पनि डिजाइनै दामी हुँदोरहेछ चराको चाहिँ मलाई चाहिँ गुँडहरू त्यस्तैहरू नै मन पर्छ हैन